मेरो सबल पक्ष चाहिँ मेरो फ्यामिलीमा मेरो परिवारमा अब हामी सात आठजना छौँ सात आठजनामा सबै आफ्नो आफ्नो विचार आफ्नो आफ्नो प्रकारको विचार भएको हुन्छ अब बजू सासू आमा सासू र मेरो हस् बुढा उनीहरूको र नानीहरूको विचार अर्कै हुन्छ र उनीहरूलाई अब बजू सासू हुनुहुन्छ उहाँ अर्कै प्रकारको मान्छे हुनुहुन्छ उहाँलाई कस्तो प्रकारको छ त्यही अनुसारले म पनि उनीहरूकै जस्तो भएर र मेरो सासू अर्कै प्रकारको म ऊ जस्तै सासू जस्तै कस्तो प्रकारको छ त्यसरी नै उनीहरूलाई समेट्दै मेरो हस्बेन्ड अब हस्बेन्डलाई नानीहरूलाई उदारको अलग अलग विचार भाको मान्छेलाई चाहिँ मैले आफ् उनीहरूको प्रकारले कसरी उनीहरूलाई राख्नुपर्छ भनेर त्यो गर्ने चाहिँ मेरोमा क्षमता छ प्लस मेरो घरभित्रकोलाई कसरी राख्ने र कसरी उनीहरूलाई समेटेर राख्नुपर्ने उनीहरूले के चाहन्छ त्यो कुरोलाई मैले बुझेर गर्ने मेरोमा क्षमता छ र कमजोरी चाहिँ मेरो नानीहरू अब सानो सानो भएकोले गर्दा केही कुरो पनि गर्नु सक्दिनँ अहिले अब सानसानै छ त्यसले गर्दाखेरि चाहिँ मेरो त्यही हो कमजोरी